हेलो हेलो हेलो नमस्कार को बोल्नुभएको ए कहाँबाट बोलेको अच्छा अच्छा हाम्रो यो वार्डबाट के भयो तपाईँलाई केको कम्प्लेन छ अन्त के भनौँ त पानीको त क्राइसिस त एकदमै छ नि योपालि पानी पनि परेन पहिलो कुरो पानी परेन अनि अब क्राइसिस त प्रायः सबैलाई छ बैनीलाई मात्रै होइन तपाईँलाई मात्रै होइन अरूलाई पनि क्राइसिस छ तपाईँको चाहिँ के प्रब्लम छ लु मलाई भनौँ त सबै नोट गरेर राख्छु अब यस्तोमै समस्या भएको छ मैले बुझेँ समस्या भएको छ नानीहरूलाई टाइममा स्कुल पठाउनु पनि सकिएको छैन पानीको अभावले हुन्छ म फुल चेष्टा गर्छु र त्यहाँ पानी उ गर्ने कहाँ के भएको रहेछ म आज अफिस गएर हो अफिस गएर चाहिँ अनि त्यहाँबाट म त्यो प्रत्येक एरिया कहाँ कहाँ पानीको अभाव त्यहाँ गएर म आफै निरीक्षण गर्छु र हेरेर के कसो रहेछ भन्छु अनि सोर्स कतै छ भनेदेखि त्यो पनि हामीहरूलाई खबर गर्नुहोस् हामी सकभर त्यहाँबाट ट्याप गरेर ल्याएर दिने प्रयास गर्छौँ र त्यो तपाईँहरूमाथि पनि जिम्मेवारी छ हामीमाथि पनि छ बराबर जिम्मेवारी छ हजुर हजुर हुन्छ हुन्छ कालिम्पोङमा नि सुन्नुहोस् न तपाईँलाई मात्रै समस्या होइन सम्पूर्ण बजारै हाम्रो म्युनिसिपालिटी एरियामा समस्या छ बस्तीमा पनि त्यत्ति नै समस्या छ हामीहरूले चाहिँ बस्तीबाट पानी ल्याएर ट्याङ्कमा हालेर पनि बाँढ्दैछौँ हेर्ने राम्रो सफा झोडाहरूबाट खोलाहरूबाट पानी ल्याएर सफा खानेपानी ल्याएर बाँढ्दैछौँ त्यसलाई प्युरिफाई गरेर हो हामीहरू बाँढ्दैछौँ दिँदैछौँ तपाईँको पनि हामी यो समस्या बुझ्छौँ समस्या बुझेँ र म अवश्य तपाईँहरूकोमा आउँछु अनि हेर्छु ल त्यसो तपाईँले अहिले उ नसम्झुहोस् आएन गरेन भन्ने म आउँछु पक्का आउँछु हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु थ्याङ्क्यु ए हवस् हवस्